मैले केही दिन अघि मात्रै फ्लिपकार्टबाट एउटा अनलाइन स्मार्ट वाच किनेको थिएँ यस्तो खत्तम रहेछ दुई दिनमै बिग्रियो टाइम पनि राम्रो चल्नु छोड्यो पानी पसिहाल्यो यस्तो मार्केटिङ गर्नुभन्दा चाहिँ आफै गएर बजारमा राम्रोसँग छानेर किनेको राम्रो रहेछ यो अनलाइन सामान चाहिँ नहुने रहेछ भएन यस्तो प्रकारले हुँदैन